सर्वप्रथम त मलाई दार्जिलिङको टाइगर हिलमा जाने मन छ अनि त्यहाँबाट घाम हेर्ने ठुलो इच्छा छ अनि दोस्रोमा आउँछ मुस्ताङ जाने इच्छा छ मुस्ताङमा दयाहाङको पिक्चर हेरेर फिल्म हेरेर त्यहाँनिर गएर त्यहाँको आइफल खाने मन छ भोटेनी आन्टीहरूको गाला चिमोट्नु मन छ अन्त त्येस्तै अन्त ग्रीसको ग्रीसको प्राग भन्ने जग्गामा पुग्नु मन छ किनभने त्यहाँनिर चाहिँ सेतो सेतो घरहरू पुरा राम्रो देखेको छु र त्यहाँ गएर एउटा फोटो खिच्नु मन छ